यसो त मैले आफ्नो जीवनमा धेरै यस्ता किताबहरू पढ्दै ल्याएको छु उपन्यास होस् कथा होस् कविता होस् निबन्ध संस्मरण नाटक विभिन्न प्रकारको विधाहरूमा किताबहरू पढ्ने गरियो र पढिँदैछ र यी किताबहरूमध्ये हालचालमै मैले एउटा पढेको एउटा किताब नुनको चिया नुन चाय बङ्लादेखि नेपालीमा अनुवाद गरिएको किताब जुन चाहिँ छ लगभग यो साँढे छ सय पेजको र यो किताब अहिले यो किताबबारे म भन्नु जाँदाखेरि यो किताबले चाहिँ दार्जिलिङको बितेको उन्नाइस सय छ्यासीको जुन चाहिँ गोर्खाल्यान्डको आन्दोलन जुन पाहाडमा घट्यो र त्यो आन्दोलन आफूभित्र एउटै जातिभित्र कस्तो प्रकारले त्यो घट्नु गयो र त्यो आन्दोलनभित्र कस्तो कस्तो हिंसात्मक कार्यहरू कर्महरू भए र पछि गएर त्यसको उपलब्धि के भयो त्यसको आन्दोलनको जुन फाइदाहरू कसले पाए राजनैतिक फाइदा कसलाई भयो सामाजिक फाइदा कसलाई भयो र साधारण मानिसहरूले त्यसमा के पाए भन्नेबारे अत्यन्तै राम्रो प्रकारले त्यो ब्याख्या गरिएको छ र सँगसँगै त्यो पुस्तकमा भाषा शैली शब्द र जुन चाहिँ संयोजन गरिएको छ शब्द शैलीहरू जुन चाहिँ संयोजन गरेको छ जुन मिठासपन छ जुन लेखाइको तरिकाहरू छ त्यो अत्यन्तै सुन्दर र सहज प्रकारले सर्वसाधारणले सजिलै त्यो बुझ्न सक्ने र आफ्नै घर वरिपरि भएको त्यो घटना र परिघटनाको आख्यान ब्याख्यान गरिएकोले हुँदाखेरि त्यो जुन कुरो हामीले पाहाडका सबै मानिसहरूले त्यो भोगेका समस्यासित एकदमै त्यो किताबले प्रतिविम्बित गरेको मलाई लाग्यो र त्यो जुन चाहिँ किताबको पात्र पात्राहरूमध्ये कुनै ठाउँमा म आफै एकजना त्यो पुस्तकको पात्र पो थिएँ कि भने जस्तो हामीलाई मलाई लागेको छ किनभने त्यो हाम्रो जीवनमा हाम्रो वरिपरि हामीले नै गरेको जुन चाहिँ सङ्घर्ष थियो र त्यहीभित्र नै त्यसले त्यही परिधिभित्र त्यो किताब लेखिएको हुनाले त्यो नुनको चिया भन्ने किताब चाहिँ साह्रै राम्रो छ यो बङ्लाको लेखक जुन चाहिँ बिमल लामा र त्यसलाई नेपालीमा अनुवाद गर्ने समिक चक्रवर्ती र यो किताब हालचालै नयाँ ढङ्गमा पढियो नयाँ ढङ्गमा लेखिएको साह्रै सुन्दर र राम्रो मलाई लागेको छ